गाई वस्तुको चरन त साह्रै छैन अहिले त अब जग्गा चरन नभएको कारणले बाँ बाँधेरै पाल्ने गर्छौँ कम्ती कम्ती नै त्यही तिनवटा चारवटा सम्म चाहिँ पाल्नु सकिन्छ त्यहाँदेखि त साह्रै पाल्नु पनि सकिँदैन त्यो भएर अलिक कम्ती कम्ती नै पाल्ने गरेको छौँ चरन भए त धेरै धेरै पाल्नु सक्थ्यौँ अगाडि त निकै नौ दसवटासम्म त पालिन्थ्यो अहिले चाहिँ छैन कम्ती कम्ती नै बाँधेरै पाल्दछौँ अनि यो वस्तुहरूमा रोग चाहिँ लम्पी भाइरस भन्ने सैपालि देख्यौँ त्यही गाउँ वस्तीमा धेरै धेरै नै खती भयो सबैजनाको कति दबाई पानी उपचारहरू गर्यौँ सुई पानी गर्यौँ निकै नै जाती हुनेको भयो मर्नेको मऱ्यो नयाँ नौलो रोगहरू चाहिँ यही देखियो यसैपालि अब यो उमेरसम्म अरू रोग त साह्रै देखिएको थिएन यसपालि चाहिँ नयाँ नौलो रोग चाहिँ यही आएछ वस्तुमा त्यो भएर चाहिँ दबाई पानीहरू गरेर अहिले त शान्ति नै छ सबै गाउँतिर अहिले अलिअलि भएको मर्ने जतिको मरिहाल्यो बाँच्नेहरूको सञ्चो सुबिस्तै राम्रै छ